भारतीय शिक्षा प्रणाली आजसम्म त जति पनि थियो ठिकै थियो हामीले जुन सिलेबसहरू पढेर आएका थियौँ हामीलाई ठिकै लागि रहेको थियो तर अहिले दुई हजार बिसको जुन नयाँ शिक्षा नीति बनाइएको छ त्यसमा केही फेर बदलहरू गरिएको छ तर त्यसमा के कस्ताहरू छन् त्यो म त्यो मैले पढेको छुइनँ र त्यसमा म केही पनि टिप्पणी गर्न चाहदिनँ